हेलो हेलो यो उमेस भाइ हो ए हजुर हजुर म त्यही क्या सधैँ तपाईँको गाडी रिर्जभ गर्ने दाजु होइन त्यो क्या हरि क्या हरि ए हजुर चिन्नुभयो हजुर सुन्नुहोस् न भाइ त्यो तपाईँको गाडीलाई फेरि भन्नुपऱ्यो भनेर भोलि कि एकदिन त्यो मेरो चारजना मान्छे छ कि अनि चारजना हुन्छ होइन अच्छा अच्छा हुन्छ है र म चाहिँ विशेष गरी त्यो दार्जिलिङ मिरिक छ नि त्यसमा भिजिट गर्न जानुपऱ्यो अनि अरू कहाँ कहाँ हुन्छ होइन त्यो पशुपति नेपालहहरू यसो जानुदिन्छ नि है गाडी त्यहाँ रोकिराखेर यसो घुम्नु होइन चारजना छ भाइ बहिनीहरू छ नयाँ उनीहरू पनि अनि त्यसरी कति लिनुहुन्छ होला ए हजुर ए सघैँ अलिक मिलाइदिनुहोस् न त्यो कि अच्छा अनि बाटोहरू त अहिले ठिकै होला नि त है अब अहिले बर्खाको टाइममा गाह्रो जाने पहिरो जाने त्यस्तो त केही छैन है ए ए हिजो अलिक झरेको थियो ए आच्छा आच्छा खोलिहाल्छ है ए आच्छा आच्छा त्यसो भने त ल भाइहरूलाई थाहा हुन्छ त्यसो भने अब जाँदाखेरि जग्गा जग्गामा है यसो भोक सोक लाग्छ यसो खाँदै पनि त जानुपऱ्यो आच्छा आच्छा अनि त्यो सबै मिल्छ नि भाइ आच्छा आच्छा पानी त अब त्यस्तै हो परि नै रहेको हुन्छ है र पनि अब भाइहरूलाई सबै थाहा छ त्यसै पनि सधैँ मैले भाइलाई नै भनिरहेको भाइसँगै मेरो अब है त्यसरी अब रिजर्भहरूमा पनि गइरहेको हुन्छ आच्छा झिल आच्छा त्यो झिल राम्रो छ है आच्छा ए अहिले राम्रो बनाएको छ है ए आच्छा आच्छा त्यो भाइहरूले हेर्छु भनेर भन्नु हुँदैथ्यो कि अन्त ए नेपाल चाहिँ दिन्छ है अनि त्यो यसरी घुमेर मात्रै कि त्यो सुकिया पोखरी भन्ने छ होइन त्यहाँनेरि के डुअर पोखरीहरू भन्ने है त्यता पनि भ्याइन्छ है ए हुन्छ है हजुर ए आच्छा आच्छा अनि यसो यसो है त्यहाँनिर एक दुईवटा केही अरू पनि त होला नि है ए हो ए भाइलाई थाहा रहेछ ए अच्छा तिनीहरू पनि कभर गर्दै आउन त त्यसो भने होइन अन्त माथि दार्जिलिङहरू त बजार त भ्याउँदैन है अलिक हजुर ए जाम छ है त्यहाँ हजुर ए आच्छा हुन्छ त्यसो गरौँ न त्यसो भने तपाईँको मिरिक त्यो भइहाल्यो अनि त्यसो भने त्यो पशुपति हेर्ने है त्यो गाडी त्यहाँ राखेर मान्छे मात्र जान दिने हुन्छ है आच्छा त्यहाँदेखि अरू के छ त्यो टि गार्डनहरू छ आच्छा हो त्यो चाहिँ त्यता पनि अलिकति हेर्ने अनि त्यस पश्चात त्यहाँ घुमिसकेपछि चाहिँ तपाईँको त्यसरी आउन त मैले भने जस्तै होइन सुकिया पोखरीहरू त्यो जोर पोखरीहरू हेर्दै है अन्त त्यहाँ पनि कतिपय यसो है साइटसिनहरू होइन जोरबङ्गलाहरू छ के केहरू त्यो पनि हेर्छु कि भने भने त्यहाँ पनि साइट सिन राम्रै हुन्छ नि है आच्छा आच्छा हजुर हजुर आच्छा आच्छा हजुर ए हुन्छ है आच्छा हजुर हुन्छ खानाहरू पनि त्यहाँ भइहाल्छ होला नि है बाटोतिर यसो अब भोकाएको हुन्छ तिनीहरू गेस्टहरू होइन भाइहरू छ हजुर ए हजुर हुन्छ है आच्छा हुन्छ हजुर आच्छा आच्छा आच्छा ए हुन्छ अब दिन पनि राम्रै होस् भोलिको लागि है भाइले पनि प्रार्थनाहरू गरिदिनु भाइले नै चाहिँ अब है त्यसो भने आच्छा आच्छा बिहान चाहिँ कति बजे ए अलिक छिटो हुँदैन तपाईँको ढिलो भनेको तपाईँको छ बजीतिर सक्नुहुन्छ आच्छा सक्नुहुन्छ है त्यसो भने मलाई चाहिँ कहाँबाट हामी तपाईँ पिकप गर्नुहोस् हामीलाई भन्दाखेरि तपाईँको त्यो ठिकै छ त्यही स्टान्डमा आउनुहोस् न सधैँ जहाँबाट तपाईँको हामीलाई पिकअप गर्नुहुन्थ्यो नि त्यहीँ आउनुहोस् हो छ बजी है ठिक्कै छ बजी आउनुहोस् त्यो अगाडि म तपाईँलाई फोन गर्छु भाइले पनि मलाई कन्टेक्ट गर्नु हजुर हजुर हजुर हजुर हजुर भाइ हजुर हजुर आच्छा हजुर हजुर हजुर ए भाइ भोलि पनि छ फेरि आएर ए त्यसो भने त अलिक छिटो छिटो गर्नुपऱ्यो नि भाइ है हामीलाई त्यहाँ यसो घुमाइराखेर चाहिँ हामीलाई फेरि ल्याएर ए हजुर भाइहरू के गर्नु कामै है अहिले त अब मालामाल होला है भाइहरूको है चल्दैछ नि टुरिज्मको यसो तलको यसो बेङ्गोली टुरिस्टहरू पनि आइराखेको देखिन्छ अब पानीले पो अलिकति है उयो गरिरहेछ छ डिस्टर्ब गरिरहेछ हजुर आच्छा आच्छा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर टाइम चाहिँ थाहा भयो है भाइलाई ठिक्कै छदेखि चाहिँ ढिलो नहोस् जतिसक्दो बडा अगाडि नै होस् न अल्क छिटै होस् न है अनि छिटै हुन्छ नि त अब छिटै पुगेर त्यहाँनिर अब हुनुसक्छ है अब बाटोहरू पनि अब पानी पर्दाखेरि अलिकति डिस्टर्ब होला है हजुर अलिक छिटै गएर चाहिँ त्यहाँ घुमघाम पारेर मैले भने झै सुकियाको जोर पोखरीहरू के के छ त्यो हेर्दै हामी आउने त्यस्तो भएर हजुर हजुर त्यस्तो त आइपुगिन्छ नि है टाइममा हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर भाइ हजुर हजुर हुन्छ हुन्छ हजुर हामी चारजना चारजना छ चारजना चारजना ठिकै हुन्छ है हजुर हजुर हजुर हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ बिहान चाहिँ त्यसो भए है म फोन गर्छु हुन्छ ओके भाइ ओके हुन्छ हुन्छ हुन्छ